अरूले त तपाईँले पकाएको खाना मन पराउँछन् भन्दाखेरि चाहिँ मलाई के लाग्छ भन्दा मैले पकाएको आलुदम चाहिँ सबैले रुचाउने गर्छन् घरमा होस् या मेरो फुपूको घर गएँ बाजेबोजुको घर गएँ भने पनि मैले अगर त्यो पकाएँ भने सबैले रुचाएर खान्छन् र त्यसको रेसेपी तपाईँहरूलाई सेयर गर्नुपर्दाखेरि पहिला तपाईँ लिनुहोस् आलु जनअनुसार तपाईँले आलु लिनु सक्नुहुन्छ र आलु लिएर तपाईँले त्यसलाई धोएर तपाईँले सिटी लगाउनुको लागि तपाईँ राख्नुहोस् ग्यासमा र त्यो आलु सिटी लागुन्जेल त्यो आलु उब्लिन्जेल चाहिँ तपाईँले यतापट्टि आएर तपाईँले आलुदममा हाल्ने मिक्सर रेडी गर्नुहोस् एउटा कटौरी एउटा पेला लिनुहोस् जसमा तपाईँ स्वादअनुसार नुन राख्नुहोस् त्यस पछाडि थोरै मात्रामा हर्दी थोरै मात्रामा हुचिङ या अजिनामोटो भन्छ त्यसलाई राख्नुहोस् र त्यो राखिसकेपछि हामीले प्रायःजस्तो युज गर्ने मिर्चीको रूपमा तिखालाल सो त्यो पनि तपाईँहरूले एड गर्नु सक्नुहुन्छ अगर तपाईँले तिखालाल लिनुहुन्न भने हामीले चिल्ली फ्लेक्स रातो सुकेको खोर्सानी त्यो पिँधेर राखेको त्यो पनि लिनु सक्नुहुन्छ त्यो लिएपछि त्यसलाई थोरै पानी एड गरेर तपाईँले मिक्सर रेडी गर्नुहोस् र त्यो गरिसकेपछि यतापट्टि आलु उसिनिसकेर पाकिसकेपछि तपाईँले त्यो ग्यासबाट आलु हटाएर निकालेर तपाईँले त्यो आलुलाई रेडी गर्नुहोस् आलु उक्काएर काटेर रेडी गर्नुहोस् र त्यस समयभित्रमा तपाईँले यता ग्यासमा कराही बसालेर प्यान बसालेर तपाईँले थोरै तेल हाल्नुहोस् र तेल हालिसके खरिइसकेपछि तेलमा तपाईँले जुन आलुदमको लागि मिक्सर रेडी गर्नुभएको छ रेसिपी त्यो तपाईँले त्यो मसलाको जुन तपाईँले मिक्सर रेडी गर्नुभएको छ त्यो हाल्नुहोस् त्यो हालिसकेपछि त्यसलाई थोरै पानी हालेर उम्लन दिनुहोस् र जब त्यो मिडल हिटमा तपाईँले उमाल्नु हुँदाखेरि याद गर्नुहोस् जब तेलले तपाईँको कराही या तपाईँको बर्तनलाई तपाईँको भाँडालाई छोड्छ भने चाहिँ तपाईँहरू भन्न सक्नुहुन्छ कि ए मेरो मसला रेडी भइसकी सक्यो सो त्यो मसला रेडी भइसकी सकेपछि चाहिँ तपाईँले काटेको आलु हाल्नुहोस् हालिसकेर तपाईँले चलाएर थोरै देरको लागि राख्नुहोस् र त्यसपछाडि अगर तपाईँहरू ग्रेभी खानु चाहनुहुन्छ भने तपाईँले त्यसमा थोरै पानी हालेर तपाईँले उमाल्नु सक्नुहुन्छ र उमालिसकिसकेर ग्यास अफ् गरेर तपाईँले तपाईँको आलुदम तपाईँको फ्यामिलीहरूसँग तपाईँले इन्जोय गर्नु सक्नुहुन्छ त्यस आलुदमको मजा लिन सक्नुहुन्छ धन्यवाद